हेलो आइसा रेस्टुरेन्ट हो मलाई चिन्नुभयो म के अन्जली प्रधान म सधैँ पनि तपाईँलाई अर्डर गरिबस्छु नि अघि पनि मैले अर्डर गरेको थिएँ मैले खासमा चिकन मोमो अर्डर गरेको थिएँ कि यहाँ त भेज मोमो पो आइपुगेछ त हजुर मैले यो के अरे खोलेर हेरेँ कि अन्त यो भेज मोमै हो चिकन मोमो चाहिँ होइन अन्त म हेर्नुहोस् न यो तपाईँलाई फिर्ता गरिदिन्छु कि तपाईँले कि मलाई पैसा फिर्ता गरिदिनुहोस् नभए यो अब चेन्ज गरिदिनुहोस् दुईवटामा एउटा चाहिँ गरिदिनुहोस् अब त्यति चाहिँ गरिदिनुहोस् न सधैँभरिको म तपाईँको क कस्टमर हो तपाईँ त्यति त गर्नु सक्नुपर्छ अब किनभने मैले जो मगाएको थिएँ त्यो त आइपुगेको रहेनरहेछ कि तपाईँले अब अरूको जग्गामा मलाई पो त्यो सामान पठाइ दिनुभयो कि अब तपाईँले चाहिँ अब त्यो चाहिँ अब बुझेर नै अब गर्नुपर्छ किनभने म त अब तपाईँको सधैँको कस्टमर हो अब यस्तो गर्नु सक्नुहुँदैन तपाईँले नभए मेरो पैसै फिर्ता गरिदिनुहोस् तपाईँलाई विश्वास लागेन भने म यो मोमोको फोटो खिचेर पठाइदिन्छु नि त तपाईँलाई तब त तपाईँलाई विश्वास हुन्छ होला हजुर हुन्छ हुन्छ पठाइदिनुहोस् ल हुन्छ